गाईलाई चाहिँ अब गोठहरू बनाएर राम्रोसँग राख्नुपर्छ ओछ्यानहरू सोतरहरू लगाउनुपर्छ गोबरहरू फ्यकिन फ्याँक्नुपर्छ सफा राख्नुपर्छ घाँसहरू दाना दिनुपर्छ टाइम टाइममा घाँस दिनुपर्छ मलहरू फ्याक तल अलग्गै बनाउनुपर्छ मलखाँडी त्यसरी तातो तातो दानाहरू दिनुपर्छ गाईलाई चाहिँ त्यसरी स्याहार्छ हामी